हाम्रो क्षेत्रमा त्यति प्राकृतिक स्रोतहरू त छैनन् जसलाई एउटा व्यवसायिक गतिविधिमा प्रयोग गर्न सकिन्छ र हाम्रो क्षेत्रमा एउटा प्रशस्त मात्रामा पाइने चाहिँ एउटा बाँस हो बाँस बाँस हो त्यो चाहिँ एउटा प्रशस्त मात्रामा पाइन्छ जहीँतहीँ पाइन्छ प्रत्येक कोमा पाइन्छ अनि त्यसको व्यवसाय गर्न सकिन्छ अब त्यसबाट विभिन्न प्रकारको सौ सजावटको स सामानहरू बनाएर अनि अन्य धेरै अब कामका लागि त्यो बाँसबाट उक्त बाँसबाट एउटा यसो केही बुनबान गरेर है डोकोसोकोहरू यता उता गर्नु सकिन्छ अनि त्यस्तो स्रोतहरू त छैनन् त्यही एउटा बाँस छ जसलाई उपयोग गर्नु सकिन्छ जसलाई एउटा व्यवसायिक गतिविधिमा प्रयोग गर्न सकिन्छ